खै ओजन बढाउनुको निम्ति त कति त अब घरेलु उसमा आफ्नो उब्जनी साग सब्जी नयाँ भेजिटेबल त्यही खानामा निर्भर गर्छ त्यति राम्रो हाम्रोमा त त्यो उ छैन घिउ दही दुध दही पनि त्यसले गर्दा कतिवटा विषयमा त व्यायामले पनि हामीले चाहिँ त्यो ओजनप्रति हामीले ध्यान दिएको छौँ यस्तै छ अरू नयाँ त हामेरू माछा मासु इत्यादि खाने गर्छौँ र यसैले गर्दा नै हामी त्यसमा निर्भर छौँ